हेलो वेलकम छ म्याम तपाईँलाई हाम्रो विनायक होटलमा हजुर हजुर तपाईँ बुक गर्नु चाहनुहुन्छ हाम्रो होटल हजुर कति दिनको लागि तपाईँ यो बुक गर्नु चाहनुहुन्छ हजुर अन्त तपाईँलाई होटलमा रुम चाहिँ एउटा मात्रै बुक गर्नुपर्ने कि हजुर हाम्रो थ्री थाउजन्ड हो रेन्ट तर हाम्रो यहाँ मुनि होटल छ त्यसमा खानाहरू ल्याइदिनुपऱ्यो रुममै खानाहरू ल्याइदिनुपऱ्यो रुममा त्यस्तो चाहियो भने चाहिँ हामी थ्री थाउजन्ड लिन्छौँ र तपाईँ अब खाना बिहान बेलुकाको बिहानको ब्रेकफास्टहरू बाहिरै खानुहुन्छ भने चाहिँ फिफ्टिन हन्ड्रेड पर डे हो हजुर तपाईँ होइन एउटा रुम चाहिँ फिफ्टिन हन्ड्रेड एक दिनको लागि हजुर अब तपाईँहरू एउटै रुममा बस्नुहुन्छ कि फाल्टै फाल्टु रुममा हजुर बेड चाहिँ एउटै हो तर डबल बेड ठुलो खालको छ अनि हाम्रो यहाँ फेसिलिटिज चाहिँ टिभी छ टिभीमा तपाईँको रिचार्ज पनि छ बाथरुम राम्रो छ प्लस सफा पनि छ तपाईँलाई त्यहाँनिर तपाईँले युज गर्नुहुने टावल सोपहरू सबै त्यहीँनिर राखिदिएको छ हेलो म्याम तपाईँको भोएसै आएको छैन हजुर भन्नुहोस् न हजुर म्याम फिफ्टिन थाउजन्ड अब तपाईँले खानाहरू रुममा खानुभएन भने यहाँ होटलमा खानुभएन भने फिफ्टिन थाउजन्डमा तपाईँको सोप टावल टुथपेस्ट स्याम्पु प्लस पानी पनि तपाईँलाई फ्रीमै हो यता अनि तपाईँको भित्र गिजर पनि छ त्यहाँनिर तपाईँले पानी तताएर चलाउनु पनि सक्नुहुन्छ हजुर म्याम तपाईँले अब थ्री थाउजन्ड पर डे दिनुभयो भने चाहिँ तपाईँको बिहान नौ बजी तपाईँको ब्रेकफस्ट र ब्रेकफस्ट आउँछ तपाईँले अब अलिक छिट्टै चाहनुहुन्छ भने तपाईँले कल गरेर भन्दा हुन्छ र त्यहाँनिर ब्रेकफस्ट टी आउँछ त्यहाँदेखि तपाईँको एघार बजी लन्च आउँछ र बेलुका तपाईँको पाँच बजी नभए तपाईँ ढिलो खान चाहनुहुन्छ भने तपाईँ कल गरेर भन्न सक्नुहुन्छ र मेन्यु हजुर र मेन्युमा चाहिँ हामी तपाईँलाई मेन्युको कार्ड दिनुहुन्छ दिन्छौँ र तपाईँलाई त्यहाँ रुममा दिएपछि तपाईँहरू अब मेन्युमा सेलेक्ट गरेर हामीलाई कल गरेर भन्न सक्नुहुन्छ तपाईँ के खानुहुन्छ र हाम्रो यहाँ मुनि होटल छ त्यहाँबाट हाम्रै होटल त्यहाँबाट तपाईँलाई ल्याइदिन्छौँ हजुर हजुर म्याम हाम्रो यहाँनिर एसी चाहिँ होइन तर फ्यान छ हजुर हजुर म्याम बरन्डा भएको हाम्रो यहाँनिर एउटा रुम खाली छ म्याम तपाईँ त्यस्तो बरन्डा बाल्कोनीहरू भएको हजुर हजुर हजुर अनि तपाईँ अब घुम्नु आउनुभएको भने तपाईँलाई अब गाडीहरू पनि अब तपाईँले तर एक्स्ट्रा चार्ज लाग्छ तर तपाईँलाई गाडीहरू पनि यहीँबाट दिनसक्छौँ इफ अगर तपाईँ चाहनुहुन्छ भने हजुर हजुर तपाईँ अब भन्नुभयो भने चाहिँ गाडी भाडाको एक्स्ट्रा चार्ज चाहिँ लाग्छ तर तपाईँ अब जहाँ जानुहुन्छ हामी पुऱ्याइदिन्छौँ हजुर सोह्र तारिक हजुर हजुर हुन्छ म्याम तपाईँलाई सोह्र तारिकको बुकिङ हामी गरिदिन्छौँ अनि तपाईँहरू चाहिँ बेलुका एघार बजीभन्दा अगाडि आइपुग्नु पर्छ नभए चाहिँ हामी होटल एघार बजी चाहिँ बन्द गर्छौँ अनि सुन्नुहोस् न म्याम पेमेन्ट चाहिँ तपाईँहरू आएर आधी चाहिँ गरिदिई राख्नुहोस् अनि बादको आधी चाहिँ तपाईँहरू जाने बेलामा गरिदिँदा हुन्छ हुन्छ म्याम हजुर हुन्छ म्याम थ्याङ्क्यु